मैले पढेको धार्मिक पुस्तक बाइबल हो र यो काव्यबाट म धेरै नै प्रभावित छु र साँच्चै नै यो बाइबलमा धेरैभन्दा धेरै यस्ता वचनहरू छन् र यस्ता पङ्क्तिहरू छ जसले मलाई मेरो हृदयलाई स्पर्श गर्दछ र मेरो जिवनलाई ढाढस दिँदछ जिउनुको निम्ति र त्यसमध्ये एउटा वचन हो पहिलो पत्रुस पाँचको सात वचन जसमा भन्दछ तिमीहरूको सारा चिन्ता फिक्री उहाँकहाँ राख किनभने उहाँले तिम्रो फिक्री गर्नुहुन्छ यसमा भनिन्छ कि साँच्चै नै हाम्रो सारा चिन्ता फिक्री प्रभु यिशुलाई दिउँ र उहाँले चाहिँ हाम्रोे फिक्रीहरूलाई लिएर हाम्रो समस्याहरूलाई लिएर साँच्चै नै त्यसको निवारण उहाँले हाम्रो गर्नु हुँदछ भनेर भन्दछ